अब आफ्नो बगैँचामा है अब फुलहरू रोप्छौँ है हामीले कस्तो मेहनतले फुलहरू रोप्छौँ है अब त्यो फुलहरू रोपेर पछाडि फुल्दाखेरि कस्तो रमाइलो कस्तो सुन्दर देखिन्छ है एकदम के फुलले घरहरू सजिन्छ है मलाई चाहिँ एकदम मन पर्छ फुलहरू फुले फुल फुलहरू फुल्दाखेरि अन्त त्यसमा चाहिँ अब हामीले त्यसमा चाहिँ हामीले त्यो फुलहरू फुलेको जग्गामा चाहिँ हामीले त्यसमा अझै मल मट्टीहरू गऱ्यौँ भने चाहिँ अझै राम्रो हुन्छ के त्यसमा चाहिँ एकदम राम्रो देखिन्छ है फुलहरू मलाई चाहिँ एकदम मन पर्छ एकदम सुन्दर अब एकदम राम्रो देखिन्छ है मलाई पुरा मन पर्छ फुलहरू अन्त के भन्नु मेरो अब बगैँचामा हेऱ्यो भने आबो फूलै फूल आबो फुलेको फुलहरू देख्नु भयो भने अब तपाईँहरूले पनि आफ्नो बगैँचामा फुल रोप्दाखेरि फुल रोपेर त्यो फुलहरू फुल्दाखेरि तपाईँलाई कस्तो लाग्छ है त्यस्तै अब त्यस्तै फिल चाहिँ म पनि गर्छु क्या मलाई पनि मलाई एकदम फुलहरू फुलेको एकदम मन पर्छ है राम्रो देखिन्छ नि है त्यो फुलहरू अब के त्यो फुलहरू फुल्छ है त्यतिखेर त्यो अब हुन्छ नि किराहरू किरा मतलब फट्याङ्ग्राहरू पुतलीहरू आएर बस्छ नि झन् दामी देखिन्छ क्या एकदम दामी देखिन्छ कि अन्त त्यो हेर्नलाई राम्रो लागिन्छ राम्रो अब राम्रो हुन्छ राम्रो लाग्छ त्यसै कारण चाहिँ अब मलाई चाहिँ फुलहरू चाहिँ एकदम मन पर्छ एकदम ज्यादामा पनि ज्यादा अब सबैभन्दा दामी चाहिँ अब फुल है फुलले अब घरहरू सजिन्छ बाटोमा हिँड्दा मान्छेहरूले पनि है कस्तो राम्रो देखेको अब त्येस्तोहरू कुरा गर्छन् है त्यसै कारण अब मलाई फुलहरू चाहिँ एकदम राम्रो लाग्छ फुल फुलेकोहरू फुल फुलेको देख्दाखेरि है टिपौँ टिपौँ लाग्छ है